अब हेर्छौँ नृत्यको रिल्सहरू त अब कतिवटा गीतहरू जस्तै नेपालीको नेपाली गीतमा हिन्दी गीतमा छ थुप्रै रिल्सहरू म त हेरिबस्छु प्रायः जस्तो यस्तो रिल्सहरू सर्ट्हरू एकदम उयो लाग्छ मलाई रिल्सहरू हेर्नु अब नाँचेको रिल्सहरू गाएको रिल्सहरू रिल्सले नै त हो अहिलेको दुनियाँमा मान्छेलाई अब उयो बनाउने एकदम नामी बनाउने नै अब अहिले त रिल्सै त छ रिल्सले नै त बोकेर लान्छ सबैलाई माथि फेमस बनाउने नै एउटा रिल्स रिल्सै हो अहिले सर्ट्हरू नै त हो सोसियल मिडियामा हेर्नु पर्दाखेरि अब मेरो एकदमै राम्रो डान्सर लागेको मलाई अब हाम्रो हाम्रो नेपाली गीतमा जस्तै प्रियङ्का कार्कीहरू भयो है अनि यो के भन्छ बुद्धि तामाङहरू यिनीहरूको यहाँहरूको डान्स चाहिँ मलाई एकदमै उयो लाग्छ